बोडो बङ्गालीहरू चाहिँ अब हामी नेपाली भाषासँग चाहिँ एकदमै मिल्दैन त्यो भएर चाहिँ अब हामी बुझ्दैन पनि त्यसले गर्दा चाहिँ केही सम्बन्धै छैन बोडो र बङ्गालीसँग चाहिँ